लामो बाइकिङ यात्रा वा अथवा साइकल यात्रामा तपाईँहरू जाँदा चाहिँ हेल्मेट लगाउनुहोस् अनि आँखालाई बेसी असर पनि पार्दैन चिसो आँखामा गाडिँदैन अनि चेस्ट गार्ड चेस्ट गार्ड झन् महत्त्वपूर्ण हुन्छ त्यो झन् सबैले लाउनु नै पर्छ अनि हातमा ग्लोभ्स एल्बो एल्बो गार्ड नि गार्डहरू लाउनुहोस् अनि त्यसले तपाईँलाई सुरक्षा दिन्छ अनि तपाईँको सेहदको लागि राम्रो पनि हो स्वास्थ्यको लागि राम्रो हो अनि मलाई चाहिँ सडकमा सडकका खानाहरू मन पर्छ किनभने सडकमा बनिएको सडकमा सान् सा साना ढाबाहरूतिर बनिएको खाना चाहिँ फ्रेस पनि हुन्छ अनि गरम गरम पनि आउँछ जस्तै प्रायः होटेलहरूतिर त्यस्तो हुदैँन दुई चार दिनको राखिएको खाना सर्भ गर्छ त्यहाँतिर दिन्छ बट सडकतिर चाहिँ एकदम फ्रेस बनीएको हुन्छ ताजा ताजा ताजा बनिएको हुन्छ त्यहीँ नै अनि राम्रो पनि हुन्छ अनि लामो लामो बाइक यात्रातिर चाहिँ ढाड चाहिँ एकदमै दुख्छ किनभने चाहिँ त्यही माथि हाम्रो यो बाटो हिल हिल्ली रिजनमा पर्छ हिलको बाटो फेरि उबडखाबड पनि हुन्छ अनि झरी पानी झरीतिर झन् बाटो भत्किएर दलदल जस्तो हुन्छ हिलो हिलो हुन्छ अनि यता जोगाउँदा उता चाहिँ जोगाउदा ढाड दुख्छ